हाम्रो ठाउँदेखि नजिकै चाहिँ अब घुम्नु जानुको लागि चाहिँ नोक डाँडाको नोक डाँडा झील छ अन्त अब छुट्टीको बेलामा म मेरो साथीहरू चाहिँ त्यहीँ जाने गर्छौँ त्यहाँनिर चाहिँ किन भन्दाखेरिमा चाहिँ त्यो चाहिँ एउटा आ अब झील छ तर त्यो चाहिँ आर्टिफिसियल हो न्याचरल चाहिँ होइन तर पनि अब त्यहाँ मज्जाको छ जग्गा अन्त त्यहाँदेखिको चाहिँ त्यहाँनिर बोटिङहरू पनि हुन्छ अन्त त्यहाँदेखिको त्यो ड्राई पिकनिकहरू जाँदाखेरि चाहिँ अब मज्जा आउँछ अब त्यो चाहिँ घर नजिक पनि छ अन्त त्यहाँदेखिको त्यहाँनिर हामीहरू मज्जाले इन्जोय पनि गर्नु सक्छम्